यहाँका च्यानलहरू चाहिँ न्युज हेर्ने आज तक हो त्यही आजतकमै म न्युज हेर्छु त्यही हेर्दै बसिरहन्छु आजतकको न्युजहरू त्यहाँ चाहिँ राम्रो राम्रो घटनाहरू देखाउँछ राम्रो राम्रो समाचारहरू पनि दिन्छ